हेलो सबिता छेत्री बोल्नुभएको हो हजुर म तपाईँको इन्सुरेन्स एडभाइजर बोल्दैछु तारा सिलवाल तपाईँले हल हेलो हेलो तपाईँले पोलिसी लिनुभएको रहेछ बिरला सनलाइफ इन्सुरेन्सबाट हो तपाईँले मैले तपाईँलाई फोन गरेको कारण चाहिँ यो पोलिसीको रिलेटेड तपाईँलाई म कभरेजको बारेमा भन्दैछु है सुन्नुहोस् राम्ररी र जे पनि क्वैसन छ मलाई तपाईँले सोध्न सक्नुहुनेछ तपाईँले जुन पोलिसी लिनुभएको छ त्यसको सम एस्युर्ड चाहिँ हो तिन लाख रुपियाँ हो तिन लाख रुपियाँ इनकेस तपाईँको डेथ या तपाईँको एक्सिडेन्टल डेथहरू केही भयो भने तपाईँको नोमिनीले चाहिँ तिन लाख रुपियाँ पाउँछ हो अन्त मेन पोलिसी रिलेटेड पनि अर्को भन्दैछु है सुन्नुहोस् पोलिसी चाहिँ रिजन प्लान हो यसको पोलिसीको नाम चाहिँ रिजन प्लान हो र यो प्लानमा के हुन्छ भने चाहिँ तपाईँले प्रिमियम चाहिँ दस वर्ष तिर्नुपर्छ तपाईँ अहिले चालिस सालको हुनुहुन्छ पचास वर्षसम्म तपाईँले प्रिमियम प्रिमियम भनेकै इयर्ली तपाईँले पैसा जुन तिर्नुहुन्छ नि तपाईँको प्रिमियम छ चालिस हजार रुपियाँ इयर्ली त्यो चालिस हजार चाहिँ तपाईँले दस वर्ष तिर्नुपर्छ र दस वर्ष तिर्नु भएपछि चाहिँ त्यहाँबाट इलेभेन्थ इयर छ नि तपाईँको इलेभेन्थ इयर तपाईँको इलेभेन्थ इयरबाट चाहिँ तपाईँले फेरि इलेभेन्थदेखि ट्वेन्टिथ इयरसम्म चाहिँ तपाईँले कम्पनीबाट यही प्रिमियम प्लस बोनस पाउनुहुन्छ चालिस हजारमा बोनस थपेर पनि पाउनुहुन्छ बुझ्नुभयो अन्त ट्वेन्टिथ इयरमा चाहिँ तपाईँको पो पोलिसी एक्सपायर हुन्छ पोलिसी एक्सपायर भएपछि तपाईँले एउटा लमसम एमाउन्ट पाउनुहुन्छ बुझ्नुभयो त लमसम एमाउन्ट लमसम एमाउन्ट चाहिँ तपाईँको टु लाख सेभेन्टी टु थाउजन्ड हुन्छ बुझ्नुभयो हजुर अरू केही क्वैसन छ तपाईँको ए हुन्छ थ्याङ्क्यु हुन्छ राखेँ